म चाहिँ अहिलेसम्म भन्छु कि हाम्रो नेताहरूले अहिलेसम्म के पनि उन्नति गरेको छैन अन्त अहिलेसम्म हामीलाई के पनि मद्दत गरेको छैन म चाहिँ त्यही भन्न चाहान्छु उनीहरूकोबाट हामीले के पनि अहिलेसम्म सहयोग पाएको पाएको छैन र हामीले कहिलेदेखि मैले धेरै एन्सरमा यही भनी सकेँ कि हामी स्पेसल्ली चाहिँ हाम्रो यही रोडको बारेमा अहिलेसम्म पनि हाम्रो कच्चा रोडै छ अहिलेसम्म पक्का रोड आएको छैन हाम्रो जस्ट वान किलोमिटर या टु किलोमिटर हा वान एन्ड हाफ किलोमिटर छ अहिलेसम्म पनि हाम्रो एउटा पनि उनीहरूले लाइक कुनै नेताहरूले पनि हाम्रो ला हाम्रो यो इच्छा चाहिँ पुरा गरिदिएको छैन म भन्छु कि अहिलेसम्म राजनैतिक नेताहरूले हाम्रो कु यो हाम्रो गाउँ बासीलाई सन्तोष सन्तोष मुल सन्तोकको कुनै कसले पनि इच्छा चाहिँ पुरा गरेको छैन सबै एभ्री इयर हामी मिन्स उनीहरू आशमै आशमै आशमै बिताउँछ यत्ति यत्ति धेरै इयर्स भइसक्यो अहिलेसम्म हामी कच्चा रोडमै हिड्न परेको छ म यही भन्न चहान्छु कि अहिलेसम्म हामीले हामी यो द नेप् नागरिक भए पनि हामीले उनीहरूले कहिले पनि हामीलाई मद्दत गरेको छैन